अब मेरोमा गाईहरू त चार पाँचवटा छ चारवटा गाईले बियाएको छ बिहान उठेर गाईलाई दाना पकाएर दिनुपर्छ दिन्छु अनि दुध दुहुनुपर्छ दुघ दुहेर घाँसमा जानुपर्छ घाँसमा पनि टाढो जानुपर्छ बियाएको गाईलाई राम्रो राम्रो घाँस ल्याउनुपर्छ टाढो जानुपर्छ त्यहाँबाट घाँसबाट आएर म पनि खानापिना खान्छु खानापिना खाएर फेरि गाईलाई एकपटक घाँस हालिदिन्छु त्यहाँबाट गाईको गोबरसोबर सफा गर्छु गोबरहरू सफा गरेर फेरि एकपल्ट दानापानी दिन्छु त्यहाँबाट फेरि दुई घन्टा डेड घन्टा बादमा फेरि घाँस हालिदिन्छु र बेलुका पालि पनि एकपल्ट दिनभरिमा चारपल्ट जस्तो घाँस हाल्नुपर्छ अन्त बेलुका पालि फेरि एकपल्ट गाई दुहुन्छु दुहेर लास्टमा एकपल्ट फेरि घाँस हालेर घाँस हालिदिनु पर्छ र यसरी नै म गाईको स्याहारसुसार गर्छु